हेलो हजुर हजुर म गर्छु म वेडिङ प्लानर हो अँ हजुर भन्नुहोस् न तपाईँको बिहा कहिले हो ए भोलि हो अनि त्यसमा अब तपाईँ के के गराउनु चाहनु हुन्छ त्यो मलाई अलिकति भन्नुहोस् न

हजुर अँ

हजुर अनि खानामा चाहिँ तपाईँ के राख्नुहुन्छ भेज राख्नुहुन्छ कि ननभेज हेलो हजुर खानामा चाहिँ तपाईँ के राख्नुहुन्छ हजुर अँ आउँछ सबै कुरा अँ बुझेँ मैले अनि तपाईँको पन्डालहरू चाहिँ कता बनाउने त्यहीँ बनाउने हो त्यो चाहिँ अब तपाईँलाई कुन चाहिँ कलरको मनपर्छ तपाईँ कुन चाहिँ कलर धेरै तपाईँलाई उयो लगाउन तपाईँ इच्छा गर्नुहुन्छ ए पिङ्क र अझै एक दुइटा कलर भन्नु नि कम्बिनेसन राम्रो देख्छ नि त है पिङ्क वाइट अनि यल्लो भयो हेलो अँ अँ पिङ्क वाइट यल्लो भयो अनि फुलमा चाहिँ के भन्नु भएको छ तपाईँले अँ हजुर हजुर अनि तपाईँको तपाईँको बजेट चाहिँ कति छ कतिभित्रमा चाहिँ तपाईँ यिनीहरू के भन्छ प्लानिङ गर्ने सोच्नु हुँदैछ हजुर हामीहरूको त हेरी हेरी छ अब तपाईँले जसरी भन्नु भयो त्यसको लागि चाहिँ फिफ्टी टू सिक्सटी थाउजन हुन्छ ए त्यति भित्रमै हो ल हुन्छ म तपाईँलाई एकछिनमा कन्ट्याक्ट गर्छु नि ल हुन्छ